पौडी खेल्दा शरीरको सबै अङ्गको व्यायाम हुन्छ र त्यसले आफ्नो फिटनेस र स्वास्थ्यलाई फाइदा हुन्छ पौडी खेल्दा सास रोक्न पर्छ र यसले हामीलाई सास नियन्त्रण गर्न सिकाउँछ